लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु जरो औले जरो जस्तो घातक रोगहरूबाट बाँच्नको निम्ति चाहिँ प्रथम मा चाहिँ लामखुट्टेको बच्चा जन्मने पानीको जमेको ठाउँहरूलाई सफा गर्नुपर्छ र यी पानी जमेको ठाउँहरूमा मट्टितेलको प्रयोग गर्नाले लामखु्ट्टेको बच्चाहरू मर्ने गर्छन साथै घर वरिपरि ब्लिचिङ पाउडर छर्कनाले पनि लामखुट्टे साथै लामखुट्टेको बच्चाहरू मर्ने गर्छन र जुन रातीको समयमा हामी सुत्ने समयमा मच्छरदानीको प्रयोग गर्नाले पनि लामखुट्टेको टोकाइबाट बाँच्न सकिन्छ र यो डेङ्गु साथै औले जस्तो घातक रोगहरूको बाँच्नको लागि यी उपायहरू अपनाउनु अनिवार्य छ